हेलो हजुर ए हजुर तपाईँ को बोल्नुभएको हौ ए हजुर सुन्नुहोस् न हौ म त तपाईँकोमा आउँ भनेको यसो घुम्ने जग्गाहरू कस्तो कस्तो छ भनेर घुमौँ भनेको हो अन्त यसो तपाईँकोमा फेरि गाडी पनि छ भनेको सुनेको थिएँ भाइको यसो भाइलाई नि अलिअलि डिस्काउन्ट हुन्छ कि भनेर यसो घुम्ने जग्गाहरू घुमाइदिनु होस् न हौ

हजुर तपाईँ भ्याउनुहुन्छ कि अन्त हजुर

हजुर ए हजुर हजुर त्यही भनेर नि फ्यामिली लिएर आउँ भनेको कि अहिले नानीहरूको युनिट टेस्ट हुँदैछ अब एक हप्ता छ अलिकति छुट्टी हुन्छ होला र चाहिँ समर भ्याकेसन अन्त चाहिँ तपाईँकोमा आउँ भनेको तपाईँले पो टाइम बस्नु चाहिँ अब लु होटल चाहिँ नगरौँ होला तपाईँलाई नि चिनाजाना छ भने तपाईँकै घरमा बसौँ भनेको हुन्छ के हजुर हजुर दु ख दिऊँ भनेको एक हप्ताको लागि हजुर पुरानो पुरानो अहिले नयाँहरू पनि थपिएको छ अरे कि अन्त नयाँ पुरानो यसो एक हप्ता टाइम लिएर चाहिँ तपाईँले पनि फुर्सद हुनुपऱ्यो नि तपाईँको नानीहरू छ स्कुल होला है अनि खेरि चाहिँ अब तपाईँलाई दु ख दिऊँ भनेर चाहिँ भनेको अब तपाईँको पो हस्बेन्ड मान्छ कि मान्दैन है हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर ए हजुर हजुर कि तपाईँलाई आउनुभन्दा अगाडि चाहिँ म इन्फर्म दिन्छु हो तपाईँ अँ भ्याउनु हुन्छ कि हुँदैन यसो मलाई कन्फर्म गर्नुहोस् हो अन्त फोन गर्नुहोस् म यति दिन भ्याउँछु यति दिन भ्याउँछु भनेर र चाहिँ म त्यहाँदेखि आउँछु हो अन्तखेरि चाहिँ आएर एक हप्ता गरेर बस्ने गरी आउँछु नि ल नानीहरू सबै लिएर र अब घुम्छु भन्छ के गर्नु त अब अरू ठाउँ त लान सक्दिनँ तपाईँलाई नि यसो चिनाजाना छ हो त्यही भनेर नि ल बहिनी राखेँ हुन्छ